अब बाइक चलाउँदाखेरि तपाईँको एउटा कुरा हेल्मेट हो अन्त एउटा सोच्नु पऱ्यो मान्छेले चलाउँदाखेरि कति मान्छेले बिर्सिन्छ बाइकको ब्रेक लाइलिङ्ग भन्छ एउटा त्यो पनि हेर्नु पर्छ कतिवटा सकेको हुन्छ त्यो पनि हाम्रो कतिजना युवाले हेर्दैन हो त्योहरू पनि बनाउनु पर्छ ब्रेक लाइलिङ लाइलिङ भन्छ है लाइलिङ त्यो चाहिँ ब्रेक प्याड भन्छ फेरि प्याड ब्रेक प्याड भन्छ त्यो हेर्नु पर्छ एउटा कुरा हेल्मेट लाउनु पर्छ अन्त अब टाढो जानु पऱ्यो भने तपाईँको कागज पत्र ओके हुनुपर्छ फेरि कागज पत्र पनि हेर्नु पऱ्यो है सोध्छ पुलिसहरूले पक्रिन्छ त्यो भएर चाहिँ अब सबै टाढो जाँदाखेरि त्योहरू पनि सबै एकदम हुनु पर्छ त्यो भएर अब हाम्रो गाडी लाइनमा साह्रो छ एउटा सानो हो यो मोटर साइकल हो यो हेल्मेट लाउनु पर्छ ब्रेक मेन चाहि ब्रेक हो है ओह्रालो जाँदाखेरि कोही बेला ब्रेक फेल हुन्छ ब्रेक फेल हुँदा कस्तो गर्नु हुन्छ तपाईँहरूले त्यो विषयमा म भन्दैछु तपाईँहरू ब्रेक फेल ब्रेक ब्रेकहरू चेक गर्नु पर्छ त्यहाँबाट ओह्रालो ब्रेक फेल भयो भने सट्टै तपाईँ क्लज गर्नु पर्छ एक नम्बर हालिदियो झट्टै एक नम्बर क्लज गऱ्यो एक नम्बर स्पिड हुन्च हुनु चाहिँ क्लज टक्कै गऱ्यो तपाईँको एकदम बाइक स्लो भइहाल्छ त्यसमा हाम्रो ठुलो गाडीहरू जुनै गाडीहरू पनि त्यसमा ज्यान जोगिनु सक्छ है फेरि त्यो विषयमा पनि भनिदिइरहेछु तर मेन हेल्मेट हेल्मेट लाउनु पर्छ लाइसिन्सहरू लाइसिन्स हुनुपर्छ तपाईँको एक नम्बर लाइसिन्स त्यो लाइसिन्स छैन भने हामी कहीँ जानु पनि सक्दैन लाइसिन्स चाहिँ एक नम्बर लाइसिन्स हो त्यहाँबाट लाइसिन्सदेखि मुनिको एउटा हेल्मेट हेल्मेट भन्दाम् अगाडि हाम्रो ब्रेक चेक एकदम ब्रेक चेक गर्नु पर्छ ल